ड्राइभर भाइ यहाँसम्म त आइपुगियो मेरो गन्तव्य त पुग्यो तर तिमीलाई दिने मसँग क्यास छैन के भाइकोमा युपिआई आइडी छ कि छैन यदि छ भने फोन पे जिपे पेटिएम वा यदि तपाईँ अनलाइन भुक्तानी मोड मार्फत तपाईँकोमा कार्ड छ भने म भुक्तानी गर्नु तयारी छु छ कार्ड